अँ मैले चाहिँ फुलहरूमा फुल्ने फुलहरूमा जेरिनियम भयो जेरिनियमहरूम धेरै भेराइटीको छ अनि गोदावरीहरू भयो मखमलीहरू भयो सयपत्रीहरू रोप्ने गर्छु त्यसरी नै मैले पट पटमा फिजियाहरू यो लिल्लीहरू भयो त्यस्तोहरू फुलहरू पनि रोप्छु म अनि मलाई चाहिँ धेरै राम्रो लाग्ने फुल भनेको चाहिँ अहिले जेरिनियम लाग्छ किनभने यो चाहिँ सालैभरि नै फुलिबस्छ अनि घरपनि एकदम उज्यालो देख्छ र मैले इन्डुवर प्लान्टमा चाहिँ स्नेक प्लान्टहरू लगाएको छु पिस लिल्लीहरू लगाएको छु बेम्बो प्लान्टहरू लगाएको छु अनि मनी प्लान्टहरू लगाएको छु अनि यस्तै प्लान्टहरू मैले धेरै प्रकारको प्लान्टहरू लगाएको छु इन्डुवर प्लान्टमा चाहिँ